अब हामी पानीमा पौडी खेल्नु पौडी खेल्नु त अब सुरक्षित चाहिँ यो चिप्लो ढुङ्गातिर टेक्नु भएन होइन हामीले चिप्लो ढुङ्गातिर टेक्नु भएन चिप्लो माटोतिर टेक्नु भएन त्यस्ताहरू छ अब होइन अन्त त्यहाँबाट हामी जहिले पनि पौडी खेल्दाखेरि चाहिँ अब आफ्नो प्रट प्रोटेक्ट गर्नु पर्छ त्यतिखेर खेल्नु जानेको छ भने चाहिँ खेल्नु पर्छ खेल्ने जानेको छैन भने नखेल्दा हुन्छ किनकि डुबेर मरिने चान्स हुन्छ हो एकदम पौडी खेल्न जानेको छ भने चाहिँ अब खेल्दा हुन्छ त्यस्तो त छैन केही पनि होइन